हाम्रो क्षेत्रमा चाहिँ बुद्ध जयन्ती यसरी मनाउँछ कि अब के रे पदयात्रा गर्छन् बुद्धको मन्दिरमा जान्छन् बुद्ध मन्दिरमा गएर अब त्यहाँ दिय दिपहरू जलाउँछन् दियोहरू सबै जलाउँछन् त्यहाँ पूजा गर्छन् बुद्धको अनि रात पनि बस्छन् त्यतिकै व्रत पनि बस्छन् कतिजना व्रत बस्छन् त्यतिजना त्यतिजना अब पदयात्रा पनि गर्छन् गुम्बा जयन्तीमा के रे यो पनि घुमाउँछन् सबै एक सय आठहरू बत्तीहरू नि बा बाल्छन् त्यसरी झिलिमिली नै पारेर दिवाली मनाएजत्तिकै मनाउँछन् गुम्बा जयन्तीको दिन अनि दिवालीमा पनि त अब त्यस्तै हो हामीले सबै के रे दियोहरू बाल्छौँ लक्ष्मी पूजाहरू गर्छौँ शिवरात्रीमा पनि शिवजीको कुरा गर्छिम् राम नवमी पनि रामको पूजा गर्छौँ कृष्ण जन्माष्टमीमा पनि त्यही हो जन्माष्टमीमा पनि मन्दिर जान्छौँ मन्दिरमा बस्छौँ रातभरि भजन कीर्तन गाउँछौँ रातभरि भजन कीर्तन गाएर झुला झुलाएर कृष्ण भगवानलाई मिस्री मक्खन खुवाएर त्यसरी गर्छौँ अनि राम नवमीमा के रे ऊ यस राम नवमीमा पनि त्यसै गर्छौँ अनि ति तिहारमा अनि दिवालीमा दियोहरू बालेर गर्छौँ पूजाहरू गरेर नवरथा मनाएर नवरथाका व्रत लिन्छौँ नौ दिनसम्म यसरी नै अब व्रतहरू बसेर अब दिवालीहरू मनाएर हरेक परिकारको आफ्नो अब रीति रिवाजको चाहिँ सबै कुरो नियम पालन चाहिँ हामी गर्छौँ